हाम्रो परिवारिक व्यञ्जन भनेको चाहिँ सेलरोटी हो है यो चाहिँ कुनै पनि अब बिहा मराउ या न्वारन अब कुनै पनि एउटा पार्टी जस्तो जे पुजा आजा जे पनि भए पनि हामी चाहिँ सेलरोटी चाहिँ पुस्तौँदेखि नै बनाइ आएको छ यसलाई चाहिँ हामी चामल भिजाउँछौँ पहिला चामल राम्रोसँगले केलाएर चामल भिजाएर चामल भिजाएको यस्तै एक घन्टा पछाडि त्यो चामललाई तारेर ओखलीमा हालेर कुटेर कुटेर छिन्काएर है त्यसलाई मसला चाहिँ छिन्काएर हामीले पाउडर बनाउँछौँ अनि पाउडर बनाएर त्यो च चामलको पाउडरमा चाहिँ अलैँची ल्वाङ मरिच है है कुटेर हालेर सिनकौली सबै कुटेर त्यसलाई पाउडर बनाएर हालेर चिनी हालेर घिउ दुध हालेर त्यसलाई राम्रोसँगले मिसाएर चाहिँ ताईमा दाउराको चुल्हामा ताई बसाएर त्यसमा तेल हालेर त्यसलाई चाहिँ हामि सेलरोटी बना पोल्छौँ सेलरोटी पोल्छौँ त्यो चाहिँ हाम्रो पुस्तौँदेखि चली आएको हो यो चाहिँ हामी मुख्य खाजाको रूपमा पनि लिन्छौँ र सेलरोटी पुजामा प्रसादको रूपमाम पनि बनाइन्छ बिहा बटुलमा पनि बनाइन्छ मराउमा पनि बनाइन्छ या घरमा अब यस्तै अतिथिहरू आउँदाखेरि पनि हामी सेलरोटी बनाउँछौँ यो चाहिँ हाम्रो मुख्य खाजाको रूपमा पनि रहेको छ अनि अर्को चाहिँ हाम्रो खिर बनाउने प्रचलन छ हामी हाम्रो प्राय नै अब हिन्दू उयसमा चाहिँ हामी खिर बनाउँछौँ यो पनि पुजामा पनि बनाउँछौँ पुजामा बनाउँछौँ अनि बिहामा या बर्थडे पार्टी होस् या त अब घरमा कोही अथिति आवोस् हामी खिर पनि बनाउँछौँ अनि खिरलाई चाहिँ हामीले राम्रो चामल धानको चामललाई दुधमा पकाउँछौँ जस्तो आधा केजी चामललाई चाहिँ चार केजी दुधमा पकाउँछौँ चामललाई दुधमा पकाउँछौँ अनि त्यसरी नै अब अलैँची ल्वाङ सिनकौलीको बोक्रा अनि दालचिनी हालेर चिनी हाल्छौँ अनि किसमिस काजु बदाम इत्यादी हालेर हामी त्यसलाई राम्रोसँगले पकाउँछौँ अनि यसलाई चाहिँ हामि खिर बनाउँछौँ हाम्रो चाहिँ यो पनि हाम्रो एकदमै हाम्रो चाहिँ मिष्ट भोजन चाहिँ हामी यसलाई चाहिँ मिष्ट भोजनमा लिन्छौँ यो चाहिँ हाम्रो बिहा बटुल भयो मराउ भयो या पुजा बर्थडे पार्टी या अथितिको रूपमा एकदमै मिष्ट भोजन यो चाहिँ हामी सधैँ बनाउने गर्छौँ है खिर भयो या सेलरोटी यो दुईटा चाहिँ हाम्रो एकदमै पुस्तौँदेखि चलिआएको हो हाम्रो चाहिँ एउटा यो रिवाज नै भइसकेको छ कि अलिकिति खुसी पर्दा पनि हामी सेलरोटी र खिर बनाउँछौँ